मैले अब पहिल्यैदेखि आमाबाबुहरूले सागसब्जी लगाउँथ्यो अलिअलि कोठेबारीतिर घुर्यानतिर अन्त त्यही प्रकारले हामी पनि अलिअलि लगाउनु लगाउँदैछौँ लगाउनु अलिक मनलाग्छ भए पनि नभए पनि मलदल मिलाएर लगाउँछौँ अब कतिपल्ट सागसब्जीहरू उमारेको छौँ फलाएको छौँ कहीँ अलिअलि हुँदैछ अलिअलि खाँदैछौँ पनि र पनि अलिअलि लगाउँदैछौँ अझै हुन्छ कि भनेर गर्दैछौँ अब लगाए लाउँदैछौँ भए पनि नभए पनि एउटा हाम्रो एउटा रहर मेटिन्छ मन उयो हुन्छ खुसी हुन्छ सबै कुरो सबै कुरो रोप्छौँ गुवा एकपल्ट गुवा पनि रोपेको थियौँ गुवाको बिरुवाहरू मलदल लगाएर रोपेका थियौँ अहिले हुँदैछ मसिनै छ पानीहरू लगाउँदैछौँ पानीहरू लगाएर अलिअलि हुँदैछ अब त्यो पानी लगाउँदा लगाउँदा मलदल लगाउँदा बढ्दै जान्छ त्यहाँदेखि फल्छ अलिअलि फल्छ बेचबिखान गर्छौँ आब पछि ठुलो भएपछि त अब होला त्यति बेला त अलिअलि हुन्छ होला त्यति बेला अलिअलि बेचिन्छ मिहिनेत गर्यो भने अलिअलि सिक्दै जान्छ अलिअलि हुँदै जान्छ अब मेरो भन्ने काम यति नै हो